हाम्रो भारतवर्षको जुन चाहिँ शिक्षा प्रणाली छ त्यसमा सबैभन्दा कमजोरी मातृभाषा आफ्नो मातृभाषाको कमी यहाँ आउनु गएको छ किनभने प्रत्येक अहिलेका युवायुवतीहरू जसले पढेका छन् उनीहरूले इङ्गलिसलाई प्राथमिकता दिन्छन् आफ्नो भाषा छोड्छन् आफ्नो भाषा बोल्नेलाई घि हिंसा घृणा गर्छन् त्यो राम्रो होइन मेरो सोचाइमा सबैभन्दा पहिला मातृभाषालाई उच्च स्थान दिनुपर्छ मातृभाषालाई उच्च राख्नुपर्छ दोस्रो अङ्ग्रेजी शब्द बोल बङ्गलालाई पनि हामीले प्राथमिकता दिनुपर्छ र हिन्दीलाई नि प्राथमिकता दिनुपर्छ हाम्रो गाउँमा जुन चाहिँ बोडो भन्ने जात छ उनीहरूसँग हामी नेपाली कुरा नेपाली बोल्छ हामी पनि नेपाली बोल्छौँ यस्तो खालको यहाँ हामी सम्बन्ध छ आदिवासी छन् उनीहरूसँग नेपाली बोल्छौँ उनाहरू हामी नि नेपाली बोल्छौँ यो खालको एउटा यहाँनिर सम्बन्ध छ हाम्रो सबै जातिसँग एउ एउटै विचारले राख्ने हाम्रो विचार छ र त्यसै प्रकारको हुनुपऱ्यो सबैसँग एकदम तालमेल राख्नुपर्छ आफ्नो मातृभाषालाई उच्च राखेर सबैसँग बोलेर यहाँ हिँड्नुपर्छ मातृभाषा सबभन्दा उच्च हो र अरू भाषालाई पनि हामी प अलिकति अगाडि सार्नुपर्छ तर मातृभाषाहरूलाई सबभन्दा पहिला प्राथमिकता सेकेन्डमा अरू भाषाहरू बङ्गला भयो हिन्दी भयो यो प्रकारले हामी चल्नुपर्छ भाषा आवश्यक छ हामीहरूलाई र भारतवर्षको शिक्षा प्रणाली यस्तै छ